मेरो घरअगाडि एउटा ठुलो खेल मैदान छ जहाँ चाहिँ फुटबल हुन्छ क्रिकेट हुन्छ भलिबल हुन्छ बास्केटबल हुन्छ अनि अरू थुप्रै प्रोग्रामहरू पनि हुन्छ स्कुलको प्रोग्रामहरू प्रायःजस्तो त्यही फुटबल ग्राउन्डमै गरिन्छ फिफ्टिन अगस्ट छब्बिस जनवरीको प्रोग्रामहरू पनि त्यहाँनिर एकदमै राम्रो खेलकुदहरू गरिन्छ कलचर प्रोग्रामहरू पनि हुन्छ त्यहाँनिर त्यहाँनिर बस्ने ग्यालरीहरू पनि एकदम राम्रो सरखारले बनाइदिएको छ वरिपरि पार्क छ पार्कको एक कुनामा भानुभक्तको सालिक पनि छ कम्युनिटी हल छ ग्राउन्डको तल्लो साइडमा अनि पल्लो साइडमा चाहिँ प्राइमेरी स्कुल आइसिडिएस छ ग्राउन्ड एकदमै राम्रो फराकिलो ठुलो भएकोले गर्दाखेरि त्यहाँनिर खेलकुदको लागि एकदमै सुविधा छ हामी पनि त्यहाँ सानोमा एकदमै खेल्थ्यौँ ढक्की लडाउने रुमाल लुकाउने यस्तो थुप्रै खेलहरू खेल्थ्यौँ हामी त्यहाँनिर त्यहाँनिर फुटबलहरू पनि प्रायःजस्तो भइराख्छ अस्ति भर्खर पनि त्यहाँनिर क्रिकेट भएको थियो नाइट भलिबल पनि भएको थियो यहाँनिर प्रायःजस्तो ग्राउन्डमा खेलकुदहरू भइराख्ने गर्छ सबैजना यहाँनिर खेलको आनन्द लिन टाढा टाढादेखिको मान्छेहरू आउँछन् बिहान रनिङहरू गर्न मर्निङ वाक गर्न इभिनिङमा पनि थुप्रै नानीहरू बुढोपाकाहरू हिँड्डुल गर्न ग्राउन्डमा खेलकुद गर्न थुप्रै आउँछन्